हलो दिदी के गर्नु हुँदैछ ए सुन्नु नि म त त्यही अल्लो घर पल्लो घर पनि आउनु पाएको छुइनँ तपाईँलाई एउटा सल्लाहको लागि फोन गरेको हौ अब न्यू इयर पनि लाग्यो हामी त मरौ परेर त्यतिकै पिकनिकहरू पनि जानु पाएन अस्ति त अन्त यसो घुम्नु जाउँ न भनेर नि अन्त गजलडुब्बा अन्त यता उल्टा घरहरू रहेछ नगरकट्टापट्टि कि त्यता उँधै मधेसतिरै जाउँ न हाम्रोदेखि नजिक पनि हो हो त्यही त तपाईँ र हामी त अब तिन तिनजना छजना मात्रै हुन्छौँ पल्लो घरको दिदीहरूलाई पनि भन्नुपर्छ होला कि त्यही त फेरि उयो हुन्छ हजुर चौध ते बाह्र तेह्रजना जस्तो भयो भने चाहिँ ठुलो सवारी लोगेर जाँदाखेरि हुन्छ नि है त्यही त खाने कुरा चाहिँ अब को को जाने हुन्छ पिकनिकमा मिलेर लैजाउँ पकाएरै भनेको नि वहाँ त अब कस्तो पाउँछ अब कसरी बनाएको हुन्छ देख्दैन पनि अलिक घिन लाग्छौ दिकमिक लाग्छ हो अन्त घरबाट नै पकाएर लैजाउँ न यसो एउटाले भात चाम्रे भातहरू हुन्छ त्यही त म चाम्रे चानाहरू बोक्छु

बोकौँ दिदी बियर भए पनि नभए चाहिँ बस्तीको कोदोको जाँड पायो भने कोदोको जाँड हो खोजी हेरौँ एकताल तपाईँको चिनाजानलाई पनि सोध्नु म पनि सोध्छु अन्त त्यो उल्टा घर भन्ने पनि एकछिन भए पनि जाउँ है बरु गजलडुब्बामा बसेर खाना साना खाउँ त्यो हाइडल प्रोजेक्टको त्यहाँनिर कि यता उल्टा घर चाहिँ घुम्नु जाउँ न त्यो पनि नयाँ बनाएको रहेछ दामी रहेछ हौ फोटोतिर देखेको कि त्यसमा चाहिँ गएर चाहिँ हजार एकछिन भए पनि घुमौँ न फर्किने बेलामा चाहिँ त्यही बाटो भएर फर्कियौँ न त्यता नजिक पनि पर्छ हाम्रोदेखिको हो हजुर त्यही त मलाई पनि पुरा हजुर त्यही त्यतै साइड हो अलिकति बाटो तल माथिबाट उता जानुपर्छ कि तर बेलुका अलिक छिटो फर्कियौँ गजलडुब्बाबाट त्यहाँदेखि त्यहाँ उल्टा घरमा पसिकिन आउँ न यसो फोटोसोटो खिचौँ न ल हुन्छ दिदी तपाईँ पल्लो घरको दिदीसँग पनि कुरा गर्नु नि उमा बहिनीले यस्तो भन्दै थियो भनेर ल दिदी ल हुन्छ राखे दिदी अहिले